विद्यालयमा विद्यार्थीहरूलाई कला र शिल्प स सिकाउने गर्छन् अनि यो चाहिँ कसरी सिकाउने गर्छन् भन्दाखेरि नानीहरूलाई स्पेसल आर्ट एन्ड क्राफ्ट क्लास उनीहरूले त्यो क्लास हामीलाई दिएको हुन्छ अनि त्यसमा चाहिँ नानीहरूलाई गुडिया बनाउने कागजको डुङ्गा क्रस स्टिचिङ धागोहरूले सिलाउने कामहरू हामीलाई बुन्ने त्यस्तोहरू सिकाएको हुन्छ अनि यस सम्बन्धित मसँग बाल्य कालमा जोडिएको केही सम्झनाहरू चाहिँ मैले पनि यसरी नै क्लासमा एउटा मोजामा कटन हालेर एउटा गुडिया बनाएको थिएँ